मैले आफ्नो बुबा वा हजुरबुबाबाट सुनेको माहन नेता चाहिँ अब शङ्खमणि राई भक्त जैरू उहाँहरूले हाम्रो क्षेत्रको क्षेत्रमा चाहिँ अब यस्तै स्कुल

बाटो बाटोहरू स्कुलको अब खेल मैदानहरू यस्तै धेरै विकासहरू गरेर चाहिँ अब योगदान गरेका छन्